तपाईँ एकजना खेतीपातीलाई अगाडि बढाउनु हुने एकजाना कृषक पनि हुनुहुँदो रहेछ है र कालिम्पोङजिल्लाभित्र हेर्दाखेरि चाहिँ विशेष रूपमा मानिसहरूले चाहिँ एउटा पेसागत रूपमा होस् या एउटा सामान्य एउटा घर परिवार चलाउनुको लागि मात्रै त्यसैको रुपमा होस् है कुन कुन विशेष गरी उत्पादनहरू कुन कुन विशेष खेतीपातीहरू गर्छ भनौँ न जस्तै मकै भयो जस्तै कतिले धान चामलहरू रोप्ने गर्छन् है विशेष गरेर उत्पादन गर्ने कुन कुन कुरोहरू छ यो कालेम्पोङभित्रमा तपाईँको नजरमा विशेष त अब यहाँनिर एकदम उत्तम खेती त म धानलाई नै दिन्छु किनभने धान प्राय प्राय धान हुने जग्गामा पानी भएको जग्गामा धानै लाइरहेका छन् सुक्खा जगामा त्यहीँ मकै फापर तोरी तोरीको तेलको निम्ति अब राम्रो हुन्छ भनेर तोरी पनि लाउने गर्छन् अरू यता पानी एरियामा जगामा चाहिँ अब अलैँची लगाउने गरेको छ र विशेष अब चल्तीमा चाहिँ व्यवसायको निम्ति चाहिँ अब अदुवा अदुवालाई चाहिँ मान्यता दिँदै निकै निकै नै अब कोहि बेला भाउ हुन्छ कोहि बेला हुँदैन र पनि लाइनै रहेकोछन् यता डल्ले खोर्सानीपट्टि पनि ध्यान दिएको छ छन् तिनीहरूले अब यता इस्कुसहरू पनि लगाएको छ खेतीपाती सब्जीदेखि लिएर चाहिँ विशेष चाहिँ म यहाँ देख्छु मकै मकै प्राय लगाइन्छ त्यो त्यो त्यो अब कतिवटा बाँझो जग्गामा चाहिँ त्यही खोर्सानीहरू लगाइन्छ त्यस्तै प्रकारले अब सिमी साग सब्जी र खाने अन्नहरूमा चाहिँ त्यही अब कोदो पहिला लाइन्थ्यो अहिले अचेल धेरै नै जग्गा जग्गामा मैले देखेँ नलागाको र त्यो पनि लगाउने गर्थ्यौँ हामीले कोदोलाई पनि अगाडि बढाएको थियौँ तर अहिले चाहिँ फापर फापरलाई पनि प्राय जग्गामा भटमास कस्तो कस्तो जग्गामा चाहिँ लाएको रहेछ र यस्तै प्रकारले हामीले चाहिँ अलैँची अलैँचीलाई पनि हामीले चाहिँ अब यसको चाहिँ अब निकै राम्रो छ बजार भाउ भनेर चाहिँ अलैँचीपट्टि पनि धेरै नै ध्यान दिएको तर त्यसलाई चाहिँ अलिकति त्यसलाई मार मर्ने रोग लागेको छ आफै मर्छ या के हो कुन्नि के रोग भन्नै त्यो फुर्के भन्ने त्यो लेको रहेछ नि त्यो धेरै नै सताएको छ र त्यो खेती पनि गरिन्छ गर्नु चाहिँ